अहिले त यो अब पोलियोको लागि गभर्मेन्टबाट पनि धेरै फ्यासिलिटिसहरू छ होइन जस्तो प्रेग अब प्रेग्नेन्ट हुनेबितिकै अब आमाहरूले पनि इन्जेक्सनहरू लगाइहाल्छ अब त्यो टिटी इन्जेक्सन के के त्यहाँदेखि अब उनीहरूको त्यो नानीहरूको लागि पनि धेरै दबाईहरू आइरन क्यालसियम त्यो फलिक एसिड भन्ने के के दबाईहरू पनि खान थालिहाल्छ त्यहाँदेखि जन्मेपछि जस्तो नानीको कार्डहरू बनाउनु थाल्छ नानी पेटमा हुँदै कार्डहरू सबै बनिइहाल्छ नानी जन्मेपछि नानी जन्मिनेबित्तिकै बिसिजी त्यहाँदेखि टिभिटी गर्दै अब एकदम टाइम टाइममा इन्जेक्सनहरू पाउँछ अन्त अहिले चाहिँ त्यो पोलियोको पहिलातिर त पोलियोको एनाउन्स पहिला चाहिँ अब पोलियोको एनाउन्स गर्दै गाउँ गाउँमा हिँड्थ्यो होइन यति तारिक यति उमेरदेखि यतिको नानीहरूलाई पोलियो खुवाइन्छ यो जग्गामा भन्दै पहिलातिर एनाउन्स गर्थ्यो अब अहिले त झन् अब झन् बेसी एड्भान्स भएर मान्छेहरूले वाट्सएपतिर पनि अब मेसेज आइहाल्छ जस्तो अब हामी वार्डमा बस्छौँ होइन वार्डमा सबै वार्डको एक एकवटा हेल्थ वर्कर राखिदिएको छ अन्त हेल्थ वर्करले नै सबै इन्फर्म गरिहाल्छ होइन सिस्टरहरूले पनि भनिहाल्नुहुन्छ यति यति वर्षदेखि यति यतिको एभ्री क्लबमा अब हेल्थ वर्करलाई जोइन गरेको छ होइन अन्त सजिलो हुन्छ अब हामीलाई सबै कुरामा सजिलो हुन्छ अनि हेल्थ वर्करलाई चाहिँ सबै क्लबमा जोइन गर्नुको बेनिफिट चाहिँ अब सरकारीको अब यो हेल्थको बारेमा चाहिँ के कहिले इन्जेक्सन लाउँछ कहाँ के दबाई खुवाउँछ पोलियो कहिले छ कहिले कसो छ यो सबै कुराहरू अब डेलिभरी भएकोदेखि प्रेग्नेन्सी जस्तो भएको त्यति बेलादेखि नै अब यो सबै चिजहरू चाहिँ अब जानकारी पाइहाल्छौँ हामीले अनि यो सेन्टरतिर पनि सबै पोलियोहरू पनि अब टाइम टाइममै दिन्छ अहिले होइन वाट्सएप मार्फतै भनिहाल्छ यस्तो यस्तो पोलियोहरू खुवाउँछ यति वर्षदेखि मुनिको अब पाँच वर्षदेखि मुनिको नानीहरूसम्मलाई त पोलियो खुवाउँछ यो कुराहरू पनि पहिल्यै जनाएको हुन्छ अन्त सजिलो हुन्छ हौ अहिले हामीलाई एकदमै र अहिले चाहिँ अब म्याक्सिमम् हाम्रो एरियामा चाहिँ मैले देखेको छुइनँ पोलियोको इन्फेक्सन भएको नानीहरू चाहिँ प्रायः एकदम राम्रै नानीहरू छ अब यहाँ चाहिँ अब यसमा चाहिँ सरकारलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु म यो चिजहरूबाट मानिसलाई एकदमै सुविस्ता छ पहिला त यस्तो चिजहरू थिएन हाम्रो पालिहरूमा त जस्तो अब हाम्रो आमा अब हामीहरूलाई जन्माउने टाइममा त अब कस्तो थियो केही त थिएन होला जति अब अहिले त पुरा अब एडभान्स पुरा फ्यासिलिटिसहरू सबै जग्गामा छ त्यसले गर्दा अब पोलियो इन्फेक्टेड नानीहरू चाहिँ अब अहिले भेटिँदैन त्यति मात्रामा चाहिँ